अनि म चाहिँ अब कान्छी हो होइन हामी चाहिँ धेरै मिल्छौँ के मेरो एउटै भाइ छ एकदमै राम्रो छ धेरै माया गर्छ हामी तिनजना मेरो दुईजना दिदीहरू बिहा भयो अनि म छु अन्त हामीमा धेरै मेल मिलाप हुन्छ के मेल मिलाप धेरै छ मजा आउँछ एउटै भाइ भएर होला सबैले भाइलाई चाहिँ धेरै माया गर्छौँ क्या हामीले अनि धेरै माया गर्छौँ होइन मेरो दिदीहरूले पनि धेरै माया गर्छ मजा आउँछ हामी घुम्न सँगै जान्छौँ कहाँ कहाँ घुम्यो आयो खायो दिदीहरू घर आउनुहुन्छ मजा आउनुहुन्छ त्यहाँदेखि घुम्न सँगै जान्छौँ बेसि त भाइले नै दङ्गयाउँछ यो किन्दे र त्यो किन्दे भन्छ हामीलाई हो मलाईभन्दा पनि बेसि दिदीहरूलाई दिदीहरूलाई त यो किन्दे त्यो किन्दे यो खान्छु त्यो खान्छु भन्छ सानो भाइ भएर होला होइन बेसि उमेर पनि गएको छैन त्यस्तै तेह्र बर्षहरूको छ त्यो भएर चाहिँ अब सानै नानीको बेहोरा गर्छ अनि हामी पुरा मिल मिल्छौँ क्या सबैले भन्छ कति मिलेर बसेको यिनीहरू भन्छ क्या धेरै सबैजना छक्कै पर्छ कहिले बाजेको पनि देख्दिनँ तिमीहरूलाई त भन्छ हो हुनु पनि हामी कहिले बाझदैनौँ एउटा भाइ भएर होला दुईजना दिदीहरू अब कोही कोही बेला त आउनुहुन्छ घुम्नु जाँदा चाहिँ सँगै जान्छौँ अनि घर आउनुहुन्छ त्यहाँदेखि गइजानुहुन्छ आमा पापा भेटेर हो अन्त घरमा त भाइ र म मात्रै पढनमा अब हेल्प गर्नु पर्छ होमवर्कहरू सिकाइदिनु पर्छ अन्त घरि यो गर्दे त्यो गर्दे भन्छ हो त्यो भएर चाहिँ अब मिल्छौँ हामीहरू